मलाई सानो हुुँदा सम्झनाहरू चाहिँ वार्षिक मेला हो सानो हुँदा टिस्टा बजारमा मेला लाग्ने गर्थ्यो टिस्टाको त्रिवेणीमा हामी मेलामा जान्थ्यौँ त्यो मेला सानो हुँदाखेरि बाबाहरूले लानुहुन्थ्यो त्यो मेलाहरू घुम्दा ओर्दा अब मजै अर्कै थियो सानोको मेलाहरूमा हामी मात्रै नभएर सम्पूर्ण गाउँ नै जान्थ्यौँ गाउँ गएर भात पकाएर खाने पूजा गर्ने कामहरू पनि गर्थ्यौँ मेलामा